संस्कृति संरक्षण गर्न हाम्रो निम्ति अहिलेको समयमा धेरै नै महत्त्वपूर्ण कुरा भइसकेको छ हामी देख्छौँ कि मानिसहरूले संस्कृतिलाई पालन नगरेर धेरै हामी पछाडिएका भइसकेका छौँ विशेष गरी यो संस्कृति संरक्षण चाहिँ मलाई लाग्छ सानैदेखिको यदि हामीले नानीहरुको नानीहरूलाई सिकायौँ भने यो कुराहरूलाई चैँ हामी गर्न सक्छौँ संरक्षण गर्न मिल्छ जस्तै पहिरनमा मात्र होइन हामी धेरै नै वेस्टनाइज भइसकेका छौँ पहिरनको हिसाबले त्यसमै मात्र होइन अफ्कोर्स पहि पहिरन पनि महत्त्वपूर्ण छ तर त्यो मात्रै होइन हामीले बालीचाली जस्तै अनि हाम्रो जति पनि चाडपर्वहरू पनि हुने गर्छ त्यो सबै पालन गर्न जरुरी छ जस्तै दसैँ तिहार अहिले हामी देख्छौँ कि तिहारमा देउसी भैलो खेल्नहरू पनि धेरै कम्ती हुन्छन् आजकल जस्तो पैला हुँदैन सो त्यो कुराहरलाई पनि हामीले याद गर्नु पर्ने हुन्छ हामीले इनकरेज गर्नु पर्छ हाम्रो नानीहरलाई यो कुराहरलाई पालन गर्न है हामीले देउसी भैलोहरू सिकाउन सानैदेखिन् नै यदि हामीले नानीहरूको मनमा यो कुराहरूलाई हामीले सिखाउँदै गयौँ भने उनीहरलाई यो पालन गर्न हामीले सिकाउँदै गयौँ भने चाहिँ हामीले केही हदसम्म हाम्रो संस्कृतिलाई पनि हामीले संरक्षण गर्नसक्ने हुन्छ त्यो मात्रै नभएर हामी पनि इक्जाम्पलको रूपमा चाहिँ उनीहरूलाई देखाउनु पर्छ जसरी दसैँमा हामी टिका लाउन जान्छौँ हाम्रो परिवारहरूलाई भेट्न जान्छौँ जसरी दि तिहारमा हामीले हाम्रो घरहरूलाई सजाउने गर्छौँ सयपत्री मालाहरूले है अन्त सयपत्रीको फुलहरू पनि अब पहिला धेरै भेटिन्थ्यो लगाउने गर्थ्यौँ मानिसहरूले आफ्नो घरहरूमा तर आजकल हामी पाउछौँ कि सयपत्रीहरू पनि हामीले आफ्नो घरमा न भएर चाहिँ हामी किन्ने गर्छौँ पहिला त त्यस्तोहरू हुन्थेन त्यो फुलहरू हामीले लगाउँदै है त्यो पनि एउटा हाम्रो संस्कृतिको हिस्सा हो त्यस कारणले हामीले त्यो फुलहरू लगाउँ अनि कस्तो प्रकारले हुन्छ त्यो खानाहरूमा पनि मलाई लाग्छ कि हामीले संस्कृतिलाई आफ्नो संरक्षण गर्नु सक्छौँ जस्तै हाम्रो जातीय खानाहरू हुन्छ आफ्नो आफ्नो डिसहरू हुन्छ हो त्यो कुराहरूलाई पनि हामीले याद गर्नु पर्छ त्यो पनि बनाउँदै आफ्नो नानीहरूलाई सिकाउँदै कसरी हुन्छ हाम्रो आफ्नो साथीहरूलाई सिकाउँदै अनि अगाडि राख्न अगाडि बढाउन त्यस हाम्रो हाम्रो कुकिङको फिल्डमा पनि हामीले त्यो कुराहरूलाई याद गर्न सक्छौँ